हजुर हाम्रो अब घरमा चाहिँ कुकुर छ अनि मलाई चाहिँ कुकुरहरू चाहिँ पुरा मनपर्छ कुकुर बिरालोहरू बिरालोभन्दा पनि कुकुरहरू अब उनीहरूको कस्तो राम्रो क्या बिहेब्यर हुन्छ फ्रेन्डली ने नेचर अब अब उनीहरू कस्तो खुसी हुन्छ क्या अब हाम्रो लागि चाहिँ अब त्यो एउटा एउटा लाइफको पार्ट मात्र हुन्छ कति बर्ष बाँच्छ त्यो हाम्रो एउटा अब जिन्दगीको पार्ट मात्र हुन्छ तर उनीहरूको चाहिँ अब होल जिन्दगी नै हाम्रो हामी हुन्छ नि त उनीहरू अब कति बर्ष बाँच्छ उनीहरूको होल जिन्दगी नै हामी हुन्छ अन्त उनीहरूले हामीलाई अब पुरा माया गर्छ अब कस्तो जुन यदि अब अब हामी अब दु खी छ अरे है यदि अब आफूलाई केही कुराहरूले अब सताइरहेको छ भने उनीहरू क्या अब खुसी हुँदै पुच्छर हल्लाउँदै आउँदाखेरि आफूलाई एउटा क्या र खुसी हुन्छ अब त्यो किन पनि खुसी भएको भन्दाखेरि चाहिँ अब साइन्टीफिकल्ली पनि क्या खुसी हुन्छ नि त हामी किन भन्दाखेरि चाहिँ अब कुकुरले जब आएर तपाईँलाई चाट्छ तपाईँको काखमा बस्छ होइन तपाईँलाई एउटा अब खुसी हुन्छ मन अब एउटा खुसी हुन्छ तर किन त्यस्तो भएको भन्दा चाहिँ कुकुरले जब हाम्रो अब हामीलाई चाट्छ है हामीसँग लुटुपुटु हुँदाखेरि चाहिँ हाम्रो बडीमा चाहिँ अक्सीटोसिन भन्ने चाहिँ हर्मोन चाहिँ अब निक्लिन्छ हाम्रो बडीले चाहिँ निकाल्छ अन्त त्यसलाई चाहिँ हामीले चाहिँ लभ हर्मोन पनि भन्छ अन्त जब कुकुरहरू अब हामीलाई आउँछ लुटुपुटु हुँदै हाम्रो काखमा बस्छ त्यही भएर चाहिँ हामीलाई खुसी लागेको त्यो चाहिँ हाम्रो चाहिँ ब्रेनले चाहिँ अक्सीटोसिन हर्मोन चाहिँ रिलिज गर्छ अनि कुकुरले चाहिँ अब हाम्रो मुड मात्रै ठिक पार्दैन तर कुकुरहरूले चाहिँ क्यान्सरहरू पनि डिटेक्ट गर्न सक्छ अरे मैले सुनेको अन्त कुकुरहरूले क्यान्सरहरू डिटेक्ट गरेर चाहिँ हाम्रो क्यान्सरहरू पनि एकदमै कम्ती हुने चान्सेस पनि हुन्छ अरे मैले अब सुनेको तर अब यदि अब कोही घरमा कुकुरहरू छ बिरालोहरू छ भने चाहिँ अब त्यो घर चाहिँ अब खुसी खुसी खालको हुन्छ मैले अब जतिको मान्छेहरूको घरमा देखेको छु त्यो घर खुसी नै छ त्यस्तो हुन्छ अब जसको घरमा कुकुर छैन त्यो हेरी चाहिँ